भारत एक लोकतान्त्रिक देश हो जसमा तिन तहको शाषण छ राष्ट्रीय राज्य र तल्लो तह र यी तल्लो तहहरू पञ्चायती राज र नगरपालिका संस्थाहरूद्वारा शाषित छन् जसलाई सँगै स्थानीय सव शासन भनिन्छ स्थानीय सव शासन भनेको यस क्षेत्रका वासिन्दा वा तिनका प्रतिनिधिहरूद्वारा स्थानीय मामलाहरूको व्यवस्थापन हो जसमा पञ्चायती राज र नगरपालिकाको भूमिका खेलिन्छ जसमा पहिलो ग्रामीण निकायसँग सम्बन्धित छ भने पछिल्लो सहरिया निकायसँग सम्बन्धित छ बल्वन्त राय मेहता समिति नाइन्टिन फिफ्टी सेभेनमा पञ्चायती राज गाउँ तह ब्ल्याक तह

तह र जिल्ला तहको तिन तहको संरचना सिफारिस गर्न गठन गरिएको थियो नगरपालिकाको भुमिका अब नगरपालिकाको बारेमा सिक्न अघि पहिलो सहरीय स्थानीय सव शाषणको संरचना बुझौँ नगर निगम वा नगर निगमहरू भनेर चिनिन्छ एक निर्वाचित निकायको हो जसले दिल्ली आग्रा वाराणशी लखनऊ आदि जस्ता ठुला सहरहरूको नागरिक मामिलाहरू हेर्छ जब कि नगरपालिकाहरू वा नगरपालिकाहरू निर्वाचित निकायहरू हुन् जसले हेरचाह गर्छन् साना सहरको नागरिक मामिलाहरू जहाँ जनसङ्ख्या लगभग बिस हजार र तिन लाख बिचमा पर्दछ नगरपालिका का कार्यहरू दुई अन्तर्गत अध्ययन गरिन्छ मुख्य हेडहरू अनिवार्य कार्यहरू र विक विवेकपूर्ण कार्यहरू अनिवार्य कार्यहरू नगरपालिकाका जिम्मेवार छ अस्पताल र सफा सर सर्फाइको रख रखाव यो पनि गुणस्तरीय खाद्यान्न उत्पादन र हेरचाह गर्दछ सार्वजानिक गल्ली सर सफाइहरू चौबिस अप्रेल उनाइस सय ब्यानब्बे मा पञ्चायती राज लागु भयो त्रिहत्तरऔँ त्रिहत्तरऔँ संशोधनले तिन स्तरीय प्रणाली घोषणा गर्यो र यो पनि कि बिस लाखभन्दा कम जनसङ्ख्या भएका राज्यहरूलाई मध्यवर्ती वा बल्क स्तरमा पञ्चायत गठन नगर्ने विकल्प दियो गाउँ स्तरमा ऐन अन्तर्गत गाउँ स्तरमा दुई निकायहरू गठन गरिएको छ ग्राम सभा र ग्राम पञ्चायत ग्राम सभा यो गाउँ स्तरमा स्थानीय स्व शासनहरूको केन्द्र हो यसमा पञ्चायत क्षेत्रमा दर्ता भएका सब मतदाताहरू थिए त्यसपछि ग्राम सभाले आफ्नो अध्यक्ष ग्राम प्रधानलाई चुन्छ ग्राम पञ्चायत यो ग्राम सभाको कार्यन वन अ कार्यान्वयन शाखा हो जसले सभाका सबै उद्देश्यहरू पुरा गरिनु पर्छ भन्ने सुनिश्चित गर्छ अब पञ्चायतमा पाँच सदस्य हुनु पर्ने होइन राज्यको जनसङ्ख्यामा भर पर्छ